हेलो हजुर गुड आफ्टरनुन गुड आफ्टरनुन को बोल्नु भएको होला ए हजुर भन्नुहोस् न भन्नुहोस् न मिस ए हजुर होइन हजुर हजुर यो हप्ताको लेसन प्लानहरूको म अलिक उयो गर्दै थिएँ हेर्दै थिएँ कि अहिले कस्तो टिचरहरूको उयस गर्नुको लागि मिलाउनुको लागि योपालि रुटिन रुटिन मिलाउँ भनेको नि त नयाँ तपाईँको चाहिँ लेसन प्लानमा के आउँछ होला यो हप्ताभित्रमा होला है हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर मिस हजुर हजुर हजुर होइन तपाईँको लाइफ साइन्सहरू त छैन होला है साइन्सहरू त पर्दैन होला ए हजुर होइन योपालिको हप्ताको रुटिनमा चाहिँ साइन्सको टिचरले चाहिँ लिभ लिनुभएको रहेछ हो अन्त साइन्सको क्लासमा हामीले त्यसै छोड्नु भएन अनि त्यही भएर तपाईँले चाहिँ म्यानेज गरिदिनुभयो भने चाहिँ हुन्थ्यो भनेर एउटा दुईटा क्लास हजुर ए हजुर होइन जतिसक्दो टाइम म्यानेज गरिदिनुहोस् न हो अन्त अलिक ध्यान पनि दिनुपर्छ हाम्रो टिचरहरू लिभ ज्यादा लिनुभएको छ यो पालि कि अलिकति म्यानेज गर्न अलिक निकै साह्रो पर्दैछ अन्त अरू टिचरहरूलाई पनि सोधेको अन्त मैले त यो पालिदेखिको सोच्दैछु कि सेटरडे पनि हामी क्लास गराउने भनेर हाफ होलिडे के अरू बेला सेटरडे त छुट्टी हुन्थ्यो तर यो महिना चाहिँ हाफ होलिडे भए पनि गराउन पर्छ होला हो मिस हजुर त्यही त

हजुर हजुर हुन्छ हुन्छ हुन्छ अलिकति ध्यान दिनुपर्छ टिच स्टुडेन्टहरूलाई क्या त निकै यो पालिदेखि त्यति साह्रो टेरेको पनि छैन हो अन्त त्यो अलिक स्ट्रिक ज्यादा गर्नुपर्ला जस्तो छ यो पालिदेखिको मैले भनेको अब टिचरहरूलाई अब कोही त फेरि म भन्दा पनि सिनियरहरू टिचरहरू हुनुहुन्छ हो अन्त अब भन्नु पनि अलिक अप्ठ्यारो हुन्छ हुन्छ सोनिया मिस हुन्छ धेरै धेरै धन्यवाद